हेलो नमस्कार ड्राइभर म यता तपाईँ त्यहाँ माथिल्लोपट्टि बसिरहनु भएको छ नि त्यसकै अलिकति तत्लोपट्टि छु म तत्लोपट्टि लाइनमा हेर्नुहोस् त त्यो एउटा होटेल डिनेरिज लेखेको ठाउँ छ त्यसको त्यहाँनिर छेउमा छु हेर्नोस्